विशेष गरेर म हिन्दू धर्मसँग सम्बन्धित भएको कारणले गर्दा हिन्दू धर्ममा पर्याप्त मात्रामा मानिसलाई आफ्नो स्वास्थ्य बारे स्वास्थ्य सेवा बारे मेरो धर्मले विभिन्न शारीरिक र मानसिक स्वास्थ्यलाई ख्याल गर्ने शान्ति दिने उपायहरू विधिहरू पर्याप्त मात्रामा पाइन्छ र विशेष गरेर बिहान घाम उदाउनुभन्दा अगावै उठेर पूजा अर्चना गरेर ध्यान गर्नाले मन शान्ति हुने मन शान्त बनाउने आफ्नो चञ्चलतालाई कायम राख्ने र आफ्नो आ आन्द्रुक अंदुरूनी यानि कि आत्मिक ऊर्जालाई बढावा दिने आ आत् आत्मिक ऊर्जालाई एकदम ऊर्जाशील बनाउने तत्परता राख्ने र एकदमै स्वच्छ र शान्ति दिने खालका विभिन्न यस हिन्दू धर्ममा विभिन्न उपायहरू स्वास्थ्य सेवा बारे विभिन्न ख्यालका र विधिका पद्धतिहरू पनि पाइन्छन् र विशेष गरेर बिहानै उठेर पूजा अर्चना चोखो नितो मनलाई चोखो नितो स्वभावमा रहेर पूजा अर्चना गर्नाले मानिसको शारीरिक स्वास्थ्यलाई पनि शारीरिक मात्रै नभएर मानसिक स्वास्थ्यलाई पनि शुद्ध र शान्ति र ख्याल राख्ने गर्दछ